मेरो जीवनकाल मेरो चालिस वर्षको जीवनकालमा धेरै नै परिवर्तनहरू आएको छ त त्यहीमध्ये एउटा प्रमुख परिवर्तन चाहिँ के लाग्छ भन्दाखेरि मलाई इन्टरनेटको विकास इन्टरनेटको विकास हामी सानो छँदाखेरि त इन्टरनेटहरू पनि हुन्थेन सुनेका थिएनौँ हामीले मोबाइल फोनहरू भन्नेहरू त कसैकोमा पनि हुन्थेन मोबाइल फोनहरू पनि नसुनेको टेलिफोनको समय हुन्थ्यो त्यतिबेला अहिले दुई हजार तेइसमा आउँदाखेरि चाहिँ इन्टरनेटले धेरै विकास गरेको छ स्मार्ट फोनहरू सबैको हातमा आइसकेको छ सबैले नै घर बसीबसी आफ्ना आफ्नो पर्ने मानिसहरूसँग कन्ट्याक्ट राख्ने गरेका छन् सबैलाई मान्छेहरू भेट्नखेरि भेट्नहरू टाडो टाडो जानु पर्दैन हामी पोस्ट अफिसमा लिफाहरूको लिफाहरू पठाउनु पर्थ्यो हामी हाम्रो समयमा अहिले त लिफाहरू मानिसहरूले लिफाहरू पठाउँदैन अहिले त वाट्सएपहरू धेरै नै डेभलप भइसकेको छ अनि त्यही स्मार्ट फोनहरू विकास भइसकेको टू जी थ्री जी फोर जी फाइभ जी आइसकेको छ अहिले त धेरै नै विकास भइसकेको छ धेरै परिवर्तनहरू आइसकेको छ मानिसहरू अहिले पैसाहरू पनि हातमा बोक्दैनन् अहिले फोन फोनबाटै जिपे पेटिएमहरू गर्ने गरेका छन् अनि मानिसहरूको सबैको नै अहिले ब्याङ्क अकाउन्ट एटिएम कार्डहरू हुने गरेको छ पहिला हाइ हाम्रो समयमा सबै पैसाहरू हातमा राख्ने सबै पैसाहरू नै सबैको आआफ्नो हात हातमा हुने त्यस्तो ब्याङ्कहरूको पनि साह्रै सिस्टम थिएन त्यस्तोहरू पनि अहिले धेरै डेभलप भएको छ अनि टेक्नोलोजीमा पनि धेरै इम्प्रुभमेन्टहरू आएको छ अहिले एग्रिकल्चर फार्मिङहरूतिर पनि धेरै नै तक्निकी डेभलपमेन्टहरू आइसकेका छन् अनि यो परिवर्तनले मेरो जीवन र कार्यस्तरमा कस्तो प्रभाव पारेको छ भन्दाखेरि चाहिँ म चाहिँ एउटा म्युजिक टिचर म नानीहरूलाई गिटार सिकाउँछु अनि त्यही गिटार सिकाउँदाखेरि पनि मैले धेरै नै परिवर्तनहरू मैले देखेको छु मैले अब पहिला गिटार क्लासहरू खोल्दाखेरि नानीहरू सबै गिटारहरू पनि साह्रै हुन्थेन मैले आफ्नो गिटार राखेर गिटार क्लास खोल्थेँ अहिले त सबैजना नानीहरूको हातहातमा गिटार अहिले त एम्प्लीफायरहरू हात हातमा बोकेर हिँड्छन् पहिला त ठुल्ठुलो टेपहरू राख्नुपर्थ्यो म्युजिकहरू सिकाउनुको लागि पियानोहरू अहिले त फोनतिर नै हुन्छ त्यस्तो तक्निकी तक्निकी चेन्जहरू आएको छ अहिले अनि त्यही भएर मेरो कार्यस्थलहरू पनि अहिले पहिला निक्कै नै ठुलो राखेको थिएँ मैले मेरो क्लास गर्ने जग्गा अहिले त क्लास गर्ने जग्गा पनि धेरै नै सानो भएको छ किनभने धेरै नै समानहरू राख्नु पनि पर्दैन मैले मैले इन्स्ट्रुमेन्टहरू राख्नु पर्दैन सबैकोमा अहिले त हात हातमै इन्स्ट्रुमेन्टहरू हुन्छ फोनबाट नै बजाउँदा पनि हुन्छ इन्स्ट्रुमेन्टहरू अहिले त यो ब्याकिङ ट्र्याक भन्ने चिजहरू नयाँ निस्केको छ

यही जीवनकालमा परिवर्तन तक्निकी परिवर्तनहरू धेरै नै आएका छन्